नेटवर्कको डिस्टर्बले गर्दाखेरि राम्रो कुरा बुझेन भाइ दोकाने भाइ होइन अँ भाइले त मासु त राम्रो पठाइदिएन रहेछ नि योपालि किन त्यस्तो गरेको सधैँ लाने कस्टमरलाई पनि त्यस्तो गर्नुहुन्छ कहिलेको त्यो फ्रिजमा हालेर राखेको मासु त्यहाँ उयस दोकानमा चाहिँ ताजा देखेर देखेर त्यस्तो पठाइदिएछ यहाँ घरमा पकाउँदा पकाउँदा सबै कराहीमै ढुटिएर त्यस्तो मासु पनि हुन्छ अबदेखि आइन्दा तिम्रो दोकानदेखि कहिले पनि ल्याउँदिन म अब त्यो मासु मलाई न परेको भए अरू कसैलाई त पर्ने थियो दोकाने भएर सधैँको दोकाने भएर त्यस्तो गर्नु हुँदैनै भाइ राम्रोसँगले राम्रो खाल्के ताजा ताजा मासुहरू अँ पठाइदिने गर्नु बिक्री गर्ने गर्नु अहिले त्यसै पनि अब गरम चढ्दै छ मान्छेहरू बिमारी हुन्छ त्यस्तो मासु खाएर ल ल भाइ ठिकै छ अब अबदेखि उता त्यसो नगर्नु है मलाई मात्रै नभएर अरूलाई पनि त्यस्तो नगर्नु नि दोकाने भएर त्यस्तो गर्नु कहाँ हुन्छ अँ त्यसको मतलब अब तिमीलाई मैले नयाँ अर्कै मासु मलाई देऊ पनि भनेको होइन नि अब अरूलाई पनि त्यस्तो नहोस् राम्रो बेच्नु दोकाने भएर राम्रो चिज राख्नु भनेर भनेको नि भाइलाई ए ल ल ल भाइ राखेँ फोन